भाइ यहाँ त बाटो बनाउँदै रहेछ है ला अब हामी कसरी त्यहाँ हस्पिटल पुग्नु पर्ने मेरो त हस्पिटल एपोइनममेन्ट थियो डाक्टरसँग अब त्यो ढिलो भयो भने त मलाई त साह्रो पर्छ फेरि हिँडेर जाऊँ भन्दा पनि यत्रो टाढो छ न हिँड्नु सक्नु घाम पनि त्यत्तिकै छ अब यहाँनिर बाटो बनाउँदै रहेछ अब अर्को बाटो कुन चाहिँ छ होला हो जति सक्दो छिटै पुग्नु पर्ने हो मेरो पनि डाक्टर टाइममा मात्रै बस्छ त्यो टाइम क्रस भयो भने त फेरि हामी मलाई त आएको र न आएको एउटै हुन्छ होइन त्यही भएर चाहिँ अलिक अब यहाँबाट सट कट बाटो हुन्छ कि अब कहाँबाट हुन्छ अब तिमीलाई उयो गरेर छ भने चाहँ लगिदिनु होस् यहाँ त म त हिँड्नु सक्दिनँ साह्रो छु अन्त कहाँ फेरि घाम पनि त्यत्तिकै छ म एक्लै छु र अब मसँग साथी कोही भएको भए त अब यता उता गरेर जानु सक्ने हुन्थ्यो तर खै मसँग म एक्लै भयो यस्तो इमर्जेन्सी परेर अब डाक्टरको पनि टाइम उसको पनि टाइम सक्न आँटिसक्यो होला अन्त जति सक्दो मलाई चाहिँ अब छिटो गरेर पुर्याइदिनु होस् अब तपाईँहरू त अब यहाँको ड्राइभर हो बाटोहरू कहाँ हो कसो हो थाहै छ होला चिनिरहेकै होला मलाई पुर्याइदिनु नि ल